नेपाली र हिन्दीमा चाहिँ त्यस्तो केही नि फरक छैन नेपाली र हिन्दी चाहिँ एउटै लिपिमा लेखेको हो देवनागरी लिपिमा अनि नेपालीमा चाहिँ विभक्ति जोडेर लेखिन्छ अनि हिन्दीमा चाहिँ विभक्ति छुट्ट्याएर लेखिन्छ